कोभिडको लकडाउनमा हामीलाई जुन समय त्यो टाइमको थियो एकदमै जुन प्रकारले सबै कुरो बन्द भइसकेको थियो कोभिडले भाइरसले गर्दाखेरि कहीँ बाहिर निस्कनुबाट सकेको थिएन हामी एकदमै स्कुलहरू सबै एजुकेस्नल क्षेत्रहरू सबै बन्द थियो र हामीले मोबाइलबाट अनलाइन क्लासहेरूबाट धेरै राम्रो भयो अगाडि क्लास सर्नमा एकदमै राम्रो सहयोग भयो र त्यसमा हामीलाई सरखारले पनि धेरै हेल्प गर्नुभएको छ जुन चाहिँ हामीलाई मोबाइलको लकडाउनमा जुन चाहिँ एमाउन्ट दिनुभयो मोबाइलको लागि नि त्यसमा एकदमै राम्रो भयो र कतिवटा बेफाल्टु युजेसहरू नि भएको छ त्यसमा जुन चाहिँले गर्दाखेरि जुन चाहिँ अहिलेको जस्तै पहिला जुन चाहिँ पढाइ भइरहेको थियो अहिले मोबाइल आएपछि मोबाइलबाट बेसी पढाइ भएर खाली मोबाइलहरू चाहिने भइरहेको छ हामी स्कुलहरू जानु बन्द गरिसकेको छ अहिले एकदमै लेजिनेस भइसकेको छ